हेलो हजुर भन्नुहोस् न को बोल्नु भयो ए हजुर नमस्ते हजुर हजुर म तुलसी फाउन्डेसनको सेक्रेटेरी बोल्दैछु मेरो नाम पनि तुलसी नै हो हजुर कस्तो हुनुहुन्छ हजुर हजुर हजुर सक्नु हुन्छ

हजुर मलाई चाहिँ अब समाज सेवा गर्नु मन पर्छ है अब हाम्रो समाजमा अब सेवा गर्नु लायकको त्यस्तो मानिसहरू पनि छ है जसलाई चाहिँ हामी अब केही मात्रमा आर्थिक सहयोग हुन्छ कि है जस्तो पनि सहयोग हुन्छ जहाँनिर आफूले भौतिक सहयोग पनि गर्न सकिन्छ त्यस्तो ठाउँमा पनि म चाहिँ अब सहयोग गर्ने गर्छु मलाई चाहिँ एकदमै त्यस्तो चाहिँ मन पर्छ अनि हाम्रो संस्थाको वेशेष उद्देश्य पनि त्यही हो जो चाहिँ अब पिरमा परेको छ जो चाहिँ मर्कामा परेको छ है जसलाई चाहिँ अब हाम्रो सहायता चाहिएको छ वहाँहरूलाई चाहिँ सहायता गरौँ वहाँहरूको पनि अलिकति जीवनस्तर बढाउन सकौँ जस्तै अब कसैको नानीहरू पढ्नुमा राम्रो हुन्छ तर अब बाउ आमाको आर्थिक अवस्था राम्रो नभएर पढाउनु सकेको हुँदैन त्यस्तो नानीहरूलाई सहायता गर्नु होइन त्यस्तो कामहरू गर्नु चाहिँ हाम्रो फाउन्डेसनको उद्देश्य पनि हो हजुर विशेष नानीहरूलाई मात्र होइन जो चाहिँ हाम्रो समाजमा भएको बिपन्न परिवारहरू छ अथवा आफ्नो हक अधिकारको लडाईँ लड्नु नसक्ने जुन चाहिँ वर्ग छ है उनीहरूको जीवन स्तर बढाउने अनि हाम्रो समाजमा सबैलाई एउटा बराबरीको बाँच्नु पर्ने जुन अधिकार छ त्यो दिलाउने अनि त्यस्तो सहयोग गर्नु परेको ठाउँमा पनि हामी सहयोग गर्ने चाहिँ हाम्रो फाउन्डेसनको उद्देश्य हो हजुर त्यस्तो काम गर्ने चाहिँ अहिलेसम्म हामीलाई मौका मिलेको छैन तर त्यस्तो कुनै पनि मौका मिल्यो भयो हामी अवश्य गर्छौँ योमाथि पनि हजुर एकदमै सहयोग छ हाम्रो समाजबाट है हाम्रो कालिम्पोंग दार्जिलिङको जुन चाहिँ नागरिक समाज छ त्यहाँबाट एकदमै सहायता पाइरहेको छ हामीले उहाँहरूको सहायता बिना त केही पनि गर्न सक्दैनौँ हामी मात्रले है उहाँहरूको सहायता हामीले पाइरहेका छौँ हुन्छ धन्यबाद